त्यो जुन चाहिँ जुत्ता दोकानबाट रकल्यान्डबाट जुत्ता लगेको थिएँ एकदमै राम्रो लागेन पैसा एकदम ठग्यो साथीभाइहरूसित गएको थिएँ त्यो जुत्ता फर्स्टमा हेर्दाखेरि रहे परे किनेँ घरमा ल्याउँदाखेरि डुप्लिकेट पर्यो डुप्लिकेट पर्दाखेरि मेरो के भन्छ पैसा हाउडीमा गयो जस्तो भयो किनेको र नकिनेको एउटै भयो त्यो जुत्ता दोकानबाट एकदम राम्रो खालको क्वालिटीहरू बेच्दैन रहेछ एकदम घटिया खालको लो मा बेच्दो रहेछ अन्त त्यहीकारणले भयो भने चाहिँ त्यो जुत्ता दोकनमा चाहिँ नजानु रकल्यान्ड भन्ने ठाउँमा एकदमै राम्रो पाउँदैन जतिसक्दो चाहिँ तपाईँहरू चाहिँ त्यो दोकान छोडेर अर्को दोकानतिर चाहिँ किन्यो भने राम्रो किनकि म जुन चाहिँ त्यो दोकानमा किनेँ त्यो दोकानबाट म पस्ताएकोछु कि अब चाहिँ किन्नु हुँदैन भन्ने चाहिँ मलाई भयो तपाईँहरूलाई पनि सुझाव छ हो त्यो दोकान चाहिँ एकदमै घटिया छ राम्रो छैन होइन एकदमै अब उयो छ त्यहीकारणले चाहिँ म त्यही भन्दछु कि त्यो दोकानतिर चाहिँ नकिन्नु भनेर अन्त साथी भाइलाई पनि भनिदिनु फेमिलीहरूलाई पनि त्यो दोकान चाहिँ एकदमै नजानु भनेर तर एक्सचेन्ज पनि गरिदिँदिन भन्यो पैसा मात्रै खेरो गयो पैसा पनि दिएन लास्टमा चाहिँ उयो भएर गयो गयो त्यसको बादमा चाहिँ म एकदम रिस उठ्यो त्यहाँदेखि म भक्कु झगडा परेँ त्यो मान्छेसित झगडा पर्यो लास्टमा चाहिँ दियो पुलिस पनि आयो पुलिसले पनि दियो पैसा